म आफ्नो रोग शरीरमा लाग्यो भने अस्पतालै जान्छु उपचार गर्नका लागि र उपचारमा धेरै विश्वास गर्छु म अब डाक्टरहरूलाई है एकदमै औषधी खाने मलाई अब घरेलु औषधी मन पर्छ र विदेशको डाक्टरको औषधी मन पर्छ मलाई